यहाँनिर चाहिँ अब लोकल ट्याक्सीहरूमा ट्राभल गर्छ होइन सिलगढी जाने मात्रै बस पाउँछ होइन गान्तोक खरसाङहरू दार्जिलिङहरू जाने चाहिँ सानो गाडी नै पाउँछ त्यहाँ टिकट काट्नुपर्छ यहाँ कालिम्पोङ यताउता हिँड्ने ट्याक्सी पाउँछ यहाँ प्रायः सबैको आफ्नो आफ्नो प्राइभेट गाडी हुन्छ त्यही भएर यहाँ गाडीको असुविधा चाहिँ छैन यहाँ मान्छे प्रायःको आफ्नै प्राइभेट गाडी छ र उनीहरूलाई असुविधा चाहिँ हुँदैन